भारतीय समाचार मिडियाको बारेमा बोल्नु हो भने यसले विश्वभरि नै प्रसिद्ध र बढी संख्यामा बाचकहरूको मान्यता प्राप्त गरेको छ भारतमा समाचार मिडिया विविधतामा धन्य छ जसमा प्रिन्ट टेलिभिजन रेडियो अनलाइन पोर्टल भ्लग अन्य सोसियल मिडिया प्लेटफार्महरूमा समावेश गरिएको छन् तर चुनौती यसको पनि छ उच्च राजनीतिक द्वन्द्वताका कारण अनेकपटक विपक्षी पक्षी मुद्दामा समाचारको प्रस्तुतिकरणमा असंवेदनशीलता देखिन्छ केही समयमा पक्षपातनमा भ्रष्टाचार भ्रष्टाचारका मुद्दाहरू उल्लेख र प्रस्तावन मिडियामा पनि देखिन्छन् तथापि यसमा पनि राजनीतिक गतिविधिहरूको अलवा विभिन्न प्रशासनिक सामाजिक आर्थिक प्रद्यौगिकीका मुद्दाहरू विज्ञान स्वास्थ्य मनोरञ्जन आदि समाचारहरू पनि प्रस्तुत गरिएका हुन्छन् भारतीय समाचार मिडिया विश्वसनीय छ र मैले हेर्ने भारतीय मिडिया न्युज च्यानल भनेको आजतक इन्डिया टिभी चौबिस घन्टे तिनीहरू नै हुन् यिनीहरूले एकदमै विश्वसनीय खबर पहुचाउँछ हामीमाझ तर कहिले काहीँ यिनीहरूको खबरमा कताकता पक्षपात भएको जस्तो पनि लाग्छ मलाई एकदम यिनीहरूको खबरमा एकदम सामाजिक इन्फ्लुएन्स परेको जस्तो लाग्छ मलाई पोलिटिकल इन्फ्लुएन्स पनि परेको जस्तै लाग्छ तर यिनीहरूको न्युज एकदमै विश्वसनीय हुन्छ देशमा कहाँ के घटिरहेको छ कहाँ के भइरहेको छ विश्वमा कहाँ के घटिरहेको छ यी सबै खबरहरू यी न्युज च्यानलले सठिक ढङ्गमा हामीमाझ पुऱ्याउँछन् कहाँनिर जल बाड आइरहेको छ कहाँ कुन जङ्गलमा आगो लागिरहेको छ कुन देशमा भुकम्प भए गएको छ कुन देशमा राजनीतिक माहौल ठिक छैन कुन देशले विज्ञानमा उन्नति गरेको छ कुन देशमा के उन्नति भइरहेको छ कुन देशको के दुर्गति भइरहेको छ यो सबै नै हामीलाई यो न्युजले एकदम सठिक ढङ्गमा हामीलाई समाचार पुऱ्याउँछ हाम्रो भारतीया मिडिया एकदमै विश्वसनीयमा एकदमै यथावत जे घटिरहेको छ यो दुनियाँमा जे भइरहेको छ यो देशमा यो समाजमा उनीहरूले त्यसलाई नै ल्याएर देखाउँछन् हामीमाझ तर कहिलेकाहीँ हाम्रो भारतीय मिडियाको काममा हाम्रो पोलिटिकल एकदमै अवरोध परेको हुन्छ उनीहरूले चाहेर पनि सत्य सत्य हामीमाझ ल्याउनु सक्दैनन् उनीहरूलाई एकदमै उनीहरूभन्दा ठुलो टाउकेहरूले उनीहरूलाई त्यो सत्यता बाहर बाहिर नल्याउनुमा एकदमै उनीहरूलाई एकदम इम्प्याक्ट पारिरहेका हुन्छन् उनीहरूले चाहेर पनि समाजमा त्यो सत्य देखाउन सक्दैन त्यो सत्य देखायो भने उनीहरूलाई पनि उनीहरूको ज्यानको खतरा हुन्छ उनीहरूको सत्यले अझै ठुलो केही घटना घट्ने किन उनीहरूलाई पनि एउटा शङ्का मनमा बस्छ त्यो शङ्का त्यो भय सबैलाई घटेर पनि